दिदी सुन्नुहोस् न मैले जुन तपाईँकोबाट त्यो जोयको मोइस्चराइजर लगेको थिएँ नि त्यो एकदमै राम्रो लाग्यो मलाई चाहिँ त्यसले एकदमै स्किनलाई चाहिँ साँच्ची नै मोइस्ट गराउँदोरहेछ सफ्ट गराउँदोरहेछ है अनि यसको जुन स्मेल छ त्यो पनि एकदमै राम्रो रहेछ थ्याङ्क यू